हजुर हेलो हजुर हजुर हो त ए हजुर हजुर भन्नुहोस् त हजुर हजुर गर्दैछ नि त्यो त्यही त हाम्रो त्यही कल्चरहरूको बारेमा कतिवटा कुरो त्यो प्रोग्रामहरू पनि राख्न आँटेको छ कि हजुर त्यहीहरू छ ए हजुर हजुर ए हजुर हजुर ठिकै राम्रै गर्नुभयो अब म त्यो कल्चरको चाहिँ हुँदैछ अब हाम्रो त्यो प्रेग्राम पनि हुन्छ कल्चरको बारेमा कि यहाँ ब धेरैवटा अब कल्चरहरू छ यता हो हाम्रो यता कलेजमा पनि भइराखेको छ अन्त अब त्यसको प्र्याक्टिसहरू पनि गर्दैछ हो अनि नेपाली भोटे है भुटिया बङ्गाली कल्चरहरू नेपाली कल्चर अनि भुटिया कल्चरहरू राई कल्चरहरू अन्त धेरैवटा कल्चहरू छ अन्त फेस्टिभलहरू पनि मनाउँछ यता दार्जिलिङतिर हो अनि अब हामले त्यही कुरोहेरूलाई हेर्दै अब प्रोग्रामहरू पनि राख्नु आँटेको छ अब हजुर हजुर हजुर हजुर हजुर तिनीहरूले पूजा गर्छ के ए केको ए होली ए छठ पूजाहरू गर्छ हौ तिनीहरूले चाहिँ कि छठ पूजाहरू गर्छ तिनीहरूको आफ्नै छ हो अब नेपालीहरूको त दसैँ अन्त क्रिस्तानहरू पनि छ यता हो क्रिस्तानहरूले त क्रिसमसहरू मनाउँछ क्रिस्तानहरू हजुर हजुर हजुर त्यही त

हजुर हजुर सोलाम सोनाम लोसार चाहिँ अब तामाङहरूले मनाउँछ हो अन्त हाम्रो यता धेरैवटा हुन्छ हौ ऊ यो लोसारहरू पनि मनाउने कि आफ्नो आफ्नो त्यो के के हुन्छ अब त्यो हामी खोजी लाउँदैछ कतिवटा कि ए हुन्छ हुन्छ हुन्छ हुन्छ हवस्